हाम्रो क्षेत्रमा चाहिँ राजनीतिक दलहरूका नेताहरू थुप्रै छन् अनि अहिलेसम्म पनि गोर्खाल्यान्डकै आन्दोलनबारे भइरहेको छ उनीहरू म जन्मिनुभन्दा पहिला पनि छयासीमा सुवास घिसिङज्युले यस्तै गोर्खाल्यान्डको आन्दोलन गर्नुभएको थियो अरे आम्मा आप्पाले भन्नुभएको मलाई अनि अहिले त्यसको बादमा बिमल गुरूङ आउनुभयो उहाँले पनि गोर्खाल्यान्डकै आन्दोलन गर्नुभयो अनि अहिले अनित थापाहरू भयो सबैजनाले नै गोर्खाल्यान्डको गोर्खाल्यान्डको मागनै गरिरहनु भएको छ हामी दार्जिलिङ कालिम्पोङहरूको लागि गोर्खाल्यान्डको आन्दोलन एकदम राम्रो हो गोर्खाल्यान्डको आन्दोलन गर्नु गर्नुहुन्छ अहिलेसम्म पनि त्यही गरिरहनु भएको छ हाम्रो राजनीतिक दलहरूले नेताहरूले